साथी म जुन तपाईँकोबाट सधैँ खाना अर्डर गर्थेँ र जुन ठाउँमा ल्याइदिनु हुन्थ्यो आज म त्यो ठाउँमा छुइनँ र मलाई आज सब्जी भात चाहिएको छ पाँच प्लेट र आज म मौरे फारी कुमाई जिपी यहाँ छु र तपाईँले जुन मेरो आजको अर्डर छ र त्यो अर्डर यहाँ मौरे फारी जिपी कुमाई हो र यहाँ पठाइदिनुहोस् भन्ने म तपाईँलाई रिक्वेस्ट गर्दैछु